मेन गायन क्षेत्रमा चाहिँ म के भन्छु भन्दा खेरि चाहिँ गायन क्षेत्रमा चाहिँ गाउनेहरूको लागि चाहिँ एकदमै तपाईँहरूलाई राम्रो एउटा सुझाउ दिउँ सुझाउ दिन चाहन्छु कि तपाईँहरूले यो गायनको लागि गला एकदमै राम्रोसँग राख्नुपर्छ चिसोहरू खानु हुँदैन चिप्लोहरू पनि खानुहुँदैन र तपाईँहरूले समयमा सुत्नुपर्छ समयमा उठ्नुपर्छ र तपाईँहरूले एकदमै घाँटीलाई चिसोबाट बचाउनु पर्छ तपाईँहरूले जुन प्रकारले गितहरू तपाईँहरूले गाउन गाउनु हुन्छ त्यसमा तपाईँहरूको सुर लाग्नुपर्यो त्यसमा तपाईँको टाइमिङ हुनुपर्छ र तपाईँहरूलाई यति नै भन्छु कि गायन क्षेत्रमा एकदमै राम्रोसङ्ग गायो भने पछि फिउचरमा पनि गायन क्षेत्रले एकदमै तपाईँहरूलाई सपोर्ट गर्ने छ गायन क्षेत्रमा तपाईँहरूले राम्रोसँग गाउनु भयो भने फिउचरमा गएर तपाईँ राम्रो सिङ्गर पनि हुनुहुन्छ र तपाईँलाई त्यहीबटा नै आर्थिक सहयोग पनि तपाईँले गर्नुसक्नु हुनेछ र गायन क्षेत्रमा तपाईँको जति पनि गाउनेहरू छन् उहाँहरूलाई म यही बिन्ती गर्छु कि तपाईँहरूले सधैँ रियाज गर्नुहोस् हारमनियमसँग रियाज गर्नुहोस् गिटारसँग रियाज गर्नुहोस् र गितमा पनि तपाईँहरूले अब गितहरू गाँउदाखेरि पनि तपाईँहरूले आफ्नो शब्दको उच्चारण पनि एकदमै राम्रो एकदम राम्रो राख्नुपर्छ शब्द क्लियर हुनुपर्यो टाइमिङमा हुनुपऱ्यो र तपाईँहरूलाई म यही भन्छु कि गायन क्षेत्रमा एकदमै तपाईँहरूले तपाईँहरूले गाउँदाखेरि कोही बेला तपाईँहरूले विहान पख एकदमै लो भोइसमा तपाईँहरूले गाउन सक्नुहुनेछ अनि बेलुका चाहिँ तपाईँहरूले चिच्याएर गएर जङ्गलतिर एकदम चिच्याएर गाउनु भयो भने तपाईँको स्वर खोलिन्छ र अब तातो पानीहरू एकदमै सधैँ तातो पानीहरू खानुहोस् पानको पत्ताको के अरे जराहरू पनि खानु भयो खानु भयो भने राम्रो हुनेछ र अब गायन क्षेत्रमा तपाईँहरूले नभनेको पनि दुई तिन घन्टासम्म तपाईँहरूले रियाज गर्न सक्नुहुन्छ रियाज तपाईँहरूले गर्नु भयो भने तपाईँको स्वर एकदमै राम्रोसँग बस्ने छ तपाईँहरूले रियाज गर्नु भयो भने हारमानियममा एकदमै राम्रो तानपुरामा पनि गर्दाखेरि एकदमै राम्रो हुन्छ तपाईँहरूले जुन प्रकारले गायन क्षेत्रमा तपाईँहरूले एकदमै तपाईँहरूले ध्यान दिनुभयो भने तपाईँले राम्रोसँग गाउन सक्नुभयो भने तपाईँलाई अरूले पनि बोलाउँछ के अरे स्टेजहरूतिर पनि प्रोग्राम गर्नु सक्नुहुन्छ गायन क्षेत्रमा सब भन्दा ठुलो चाहिँ तपाईँहरूले भजन गाउनुहोस् भजनमा एकदमै राम्रो हुन्छ भजनले एकदमै स्वर पनि राम्रो राख्छ कतिवटा क्लासिकल भजनहरू पनि तपाईँहरूले गाउन सक्नु हुनेछ क्लासिकल भोइस क्लासिकलमा तपाईँले गाउनु भयो भने तपाईँले एकदमै तपाईँहरूले क्लासिकल सिक्नुभयो भने संसारको जुनै कुनामा गएर तपाईँहरूले जुनै गीत पनि गाउन सक्नु हुनेछ तपाईँहरूले जुन प्रकारले क्लासिकल गीत गाउनु हुन्छ क्लासिकल गीतमा एउटा जुन प्रकारको तपाईँको ठेहेरीहरू छ हो त्योहरू पनि तपाईँहरूले त्यसलाई ध्यान दिनुपऱ्यो र अब गायन क्षेत्रमा चाहिँ तपाईँले सबै किसिमको गीतहरू गाउन सक्नु हुनेछ सबै प्रकारको गीतहरू सिक्नुपर्ने छ तपाईँहरूले